डिजिटल कलाको बारेमा चाहिँ म के सोच्छु भन्दाखेरि चाहिँ अब मान्छेले आफै बनाएकोमा चाहिँ अब त्यस्तो राम्रो गितहरू भयो भिउजहरू त्यस्तो राम्रो हुँदैन अब एनिमेटेड फिल्महरूतिर चाहिँ के हुन्छ भने चाहिँ ब्याकग्राउन्ड म्युजिक अन्त त्यसको अब है त्यहाँको एनिमिसहरूको त्यो बोलेकोहरू अब भयो अन्त एक्सनहरू त्यसमा चाहिँ राम्रो हुन्छ अब मान्छेले बनाएकोमा चाहिँ त्यति साह्रो इन्ट्रेस्ट लाग्दैन हेर्नु मलाई अब मलाई चाहिँ लाग्दैन अरूलाई चाहिँ अब थाहा छैन मलाई तर अरूलाई चाहिँ लाग्न सक्छ तर मलाई बेसी जस्तो चाहिँ एनिमेडेट फ्लिमहरू नै मनपर्छ